मलाई स्टेजमा फर्स्ट बोलाउँदाखेरि अब मेरो लाइफमा पहिलोपल्ट गीत गाएको थिए मैले अन्त मेरो नामले बोलायो अनि म गएँ अब चारैपट्टि मान्छे मान्छे सबैजनाले मलाई हेरेको जस्तो लाग्छ अब मेरो नाम भन्यो मैले मेरो एकपट्टिको खुट्टा कस्तो कामिरहेको थियो अब यताउता हेर्छु सबैले मलाई हेरेको जस्तो लाग्छ त्यहाँदेखि गीत बज्यो यता माइक पक्रिन्छु यतापट्टि तार यतापट्टिको वायर हल्लिँदाखेरि पनि उयो वायर टिरिरिरिरिरी कराउँछ फेरि यता हिँड्छु यता नि कराउँछ त्यहाँदेखि उसले मेरो माइक मिलाइदियो त्यहाँदेखि तर पनि सबैजनाले हेरिरहेको छ मलाई होइन आम्बो यस्तो यस्तो नर्भस अब के भन्नु अब यता नि मलाई उसले नि मलाई हेर्छ अर्कोले नि पछिबाट साथीहरूले नि कराउँछ त्यतिकै छिटो छिटो अब गीत गाउ भनेर मलाई यस्तो डर लाग्ने म कसैलाई आँखा जुझाएर गीत गाउनु सकिनँ त्यहाँदेखि अब मेरो गीतको बोली भनिदियो उसले होइन त्यहाँदेखि मेरो गीतको बोली भनेर चाहिँ मैले गीत गाउनु पर्ने त्यहाँदेखि मैले गीत गाउनु पर्ने त्यहाँदेखि चाहिँ उसले भन्यो त्यहाँदेखि मैले मेरो नाम इन्ट्रोड्युस गरेँ त्यहाँदेखि म यो यो यो यो क्लासको हो अन्त म यो गीत गीत गाउँछु अन्त तपाईँहरूले मेरो गीतको केही अब मैले गीत केही अब नराम्रो भयो भने पनि नरिसाइदिनुहोस् होला भनेर भनेँ त्यहाँदेखि चाहिँ मेरो यो गीत स्टार्ट गर्नु थालेँ मैले